पहिला सुरुमा हामीले आगोमा खाना पकाउने गर्थ्यौँ आगोमा पकाउँदाखेरि हामीलाई धेरै समस्याहरू हुन्थ्यो हामी दाउरा खोज्नु जान्थ्यो जङ्गलतिर हामीलाई धेरै डर पनि लाग्थ्यो र जङ्गलबाट दाउरा खोजेर ल्याएर हामीले खाना पकाउनु पर्थ्यो र खाना पकाउँदाखेरि हामी धेरै नै साह्रो पर्थ्यो आगो फुक्दा फुक्दा कोही बेला बल्दैन थियो पानी झरीको बेलामा र त्यो आगो फपक्दाखेरि धेरै आँखाहरू पनि कमजोर हुन्थ्यो धुवाँले घरहरू मैला भएर सबै घरहरू मैला भएर लुगाहरू मैला भएर आँखाहरू दुखेर हो त्यस्तो हुन्थ्यो र जुन जुन दिनदेखि हाम्रो जीवनमा ग्यासको उप उपयोग गर्नुथालेँ हामीले त्यहाँदेखि त्यो ग्यासले गर्दाखेरि हाम्रो जिन्दगी धेरै नै सजिलो भयो घर पनि सफा हुनुथाल्यो किनभने पहिला आगो बाल्दाखेरि घर पनि धुवाँले मैलैमैला कालैकालो जति सफा गरे पनि कालो नै देख्ने खालको मैला खालको देख्नु देखिन्थ्यो तर अहिले जबदेखि हामीले ग्यासको उपयोग गर्नुथाल्यो तबदेखि हामीले हाम्रो जिन्दगी धेरै सजिलो भएर गयो हामीले ग्यासमा पकायो हाम्रो लुगा पनि सफा हुनुथाल्यो